भारत मुख्य भन्नुको कारण भारतमा धेरै धेरै प्रकारको मानिसहरू बसेका छौँ धेरै जाति मानिसहरू बसेका छौँ र धेरै तरिकाका हाम्रो परम्परा छ सबै जातिहरूको रीति रिवाज परम्परा छ हामी हिन्दूको जातिहरूको चाहिँ परम्परा के छ भने दसैँ तिहार माघे सङ्क्रान्ति भयो चैते दसैँ भयो त्यसमा आफ्नो आफ्नो तरिकाको परम्पराहरू छ दसैँ आउँछ मुख्य चाड हाम्रो त्यसमा चाहिँ फुलपाती मनाइन्छ फुलपातीदेखि नौ दुर्गा पूजा हुन्छ अष्टमी नवमी दसमी विजयादसमी महा महान टिका हो ठुलो चाड हो दसैँ भन्ने कुरा त्यसमा धेरै तरिकाका पूजा पाठहरू हुन्छ त्यसमा धर्म कर्महरू सबै रीति रिवाजहरू मानिन्छ त्यस दसैँ सके त्यस पछाडि दिवाली तिहार आउँछ तिहारमा झन् काग तिहारदेखि त्यसमा काग तिहारमा छ यो आफ्नै रीति छ कुकुर तिहारमा कुकुरलाई मान्यता गरिन्छ गाई तिहार भनिन्छ गाईलाई भयङ्कर पूजा पाठ गरिन्छ हामीलाई गाई भन्ने कुरा लक्ष्मी मानिन्छ त्यसपछि फेरि भोलिपल्ट आउँछ बलि भन्छ गोरु पूजा गर्छ र भगवान विष्णु राजा बलिले सबै कुरो रीति थीति सिकाएर राखेको छ हाम्रो यो भारतमा र हामी हिन्दू परम्परा यसरी सबै कुरो मानिन्छ अनि भाइटिका भनिन्छ भाइटिकामा झन् भाइहरूलाई दाजु भाइहरूलाई मुख्य दिदी बहिनीहरूले सबैले पूजा गरिन्छ मानिन्छ दाजु बहिनीको भेट हो यो वर्ष दिनको चाडबाड रीति रिवाज सधैँ हामी यसरी मनाउँछौ हामी हिन्दू उसमा र मुस्लिमले उसकै आफ्नै तरिकाले ईद बकरिद् उनीहरूले पनि त्यसरी नै मनाउँछ बुद्धिस्टले उहाँहरूले पनि उनीहरूकै आफ्नै चाड मनाउँछ त्यसमा क्रिस्चियनले उनिहरूकै गर्छ र हाम्रो यो भारतमा धेरै जातिहरू छौँ सबै आफ्नो आफ्नो तरिकाले नै गरेर मनाएर हामी सबै जातिहरू आ आफ्नो रीति रिवाजमा बनाएर मिलेर बसिरहेको छ हाम्रो भारतमा मूख्यमा चाहिँ अब र आफ्नो आफ्नो जग्गामा आफ्नो आफ्नो चाड होला देश देशमा अब हाम्रो भारतमा त सबै जाति छौँ सबैको रीति रिवाज सबैको चाड आउँछ सबै गर्छौँ र हाम्रो हिन्दूको चाहिँ अब मुख्य सबै कुरो मानिन्छ सबैभन्दा ठुलो दसैँ दिवाली प्रायः प्रायः बङ्गाली बिहारी सबैले मान्छ दिवाली चाहिँ र कैयाँहरूले पनि मान्छ दिवाली धेरै जातिले मान्छ दिवाली भनेको र हाम्रो हिन्दूले मात्रै नेपालीले मात्रै होइन यो पाहाडमा चाहिँ हाम्रो यो दार्जिलिङ कालिम्पोङ खरसाङ बेसी नेपाली हामी गोर्खेहरू छौँ र यसमा चाहिँ दसैँ दिवाली धेरै कुराहरू मानिन्छ दिवाली चाहिँ प्रायले मान्छ दसैँ चाहिँ हाम्रो गोर्खे नेपालीहरूले मान्छौँ यो मूख्य कुरा त्यत्ति नै हो अरू त अरू जातिहरू सबै मिलेर यो भारतमा सबै आफ्नो आफ्नो तरिकाले नै आफ्नो आफ्नो रीति रिवाज आफ्नो आफ्नो चाडबाड आफ्नो आफ्नै तरिकाले बसिरहेको छ र आफ्नो आफ्नै विचारमा आफै आफै हिँड्दैछौँ हाम्रो ने नेपाली दाजुभाइले चाहिँ मूख्य हाम्रो दसैँ दिवाली ठुलो चाड त्यसको पछि माघे संक्रान्ति पनि सानो सानो रमाइलै हुन्छ अरू अरू बिच बिचमा सानो सानो चाड बाड आइबस्छ चैते दसैँ भन्छ यो अब साउने संक्रान्ति पनि पहिला पहिला रमाइलो मानिन्थ्यो अहिले अब धेरैले छोड्दै जाँदैछ अब कतिहरूले जान्दैन पनि नानीहरू आउने केटा केटी पहिला हाम्रो चाड बाबा आमा सासू ससुरा हुँदा चाहिँ माघे संक्रान्ति पनि धेरै मान्यता गर्थे आजदेखि साउन लाग्यो साउने संक्रान्ति यो ठुलो चाड भनेर हामीलाई सिकाउँथे मनाउँथे अलि अलि थाह छ यसमा त अब आउने नानीहरूले चाहिँ अब भ्याउँदैन जान्दैन मान्नु पनि जान्दैन हिउँदको माघे संक्रान्ति चाहिँ अलिक मान्दैछ अहिले यसमा खोलामा गएर पूजा पाठ गर्छन् माघे संक्रान्तिमा चाहिँ मकर नुहाउनु भन्छन् अनि वनतरुल खोजेर खान्छन् तिलको डल्ला बनाएर खानु मुक्ति पाउँछन् वनतरुलहरू चढाउनु फुरौला बनाउनु फापरको मेन माघे संक्रान्तिमा फुरौलाको एकदमै मान्यता हुन्छ चिज पनि हुन्छ चाड भन्ने कुरा दसैँ दिवालीभन्दा अलिक सानो माघे संक्रान्ति चाहिँ अलिकति मनाइन्छ सबैले र सबै मुख्य आफ्नो आफ्नो जातभात यही हो भारत मुख्यमा चाहिँ सबैजना मिलेर बसेर आफ्नो आफ्नो मनाइरहेको छौँ तरिकाहरू आफ्नो आफ्नो तरिकाले मानेर बसिरहेका छौँ यो भारतमा चाहिँ